दौड दौड चाहिँ हाम्रो जीवनमा धेरै इम्पोर्टेन्ट छ र हामीले दौड्यो भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो फिजिकल फिटनेसहरू हुन्छ अन्त फिजिकल फिटनेस भए पछि हाम्रो स्वास्थ्य राम्रो हुन्छ स्वस्थ स्वास्थ्य राम्रो छ भने अनि हामी बिमारी पनि हुँदैन र बिमारीहरू भएन भने हामीलाई राम्रो लाग्छ अन्त जब हामीलाई टेन्सनहरू हुन्छ त्यतिखेर कुद्नु जाँदा अथवा दौडनु जाँदाखेरि चाहिँ हाम्रो टेनसनहरू पनि हराउँछ त्यस कारण हामीले दौड लगाउनु पर्छ अन्त घरमा अब केही प्रब्लमहरू पर्यो भने टेनसनहरू भयो भने हामी दौड लगाउनु जाँदाखेरि हुन्छ दौड लगाउनु जाँदाखेरि टेनसनहरू हराउँछ र कोही बेला हाम्रो अब ढाडहरू दुःखेको हुन्छ धेरै कुरो नराम्रो चिजहरू भइरहेको हुन्छ आफ्नो शरीरमा अनि दौड सौड कुद्यो भने पनि त्यो कुद्यो भने पनि राम्रो हुन्छ कुदी कुदिस् भने राम्रो हुन्छ अन्त बादमा हामीले कुद्यो भने चाहिँ धेरै महत्त्वहरू पनि पाउँदो रहेछ हामीले दौड लगायो भने हाम्रो बाइ चान्स अब नौकरी सोकरी लाग्नु छ आर्मी सार्मी हुनु छ भने पनि हाम्रो दौडले गर्दाखेरि चाहिँ भएर जान्छ त्यसै कारण दौड चाहिँ एउटा मस्ट इम्पोर्टेन्ट थिङ्गस हो कुद्नु चाहिँ एउटा बहुत राम्रो इम्पोर्टेन्स थिङ्गस हो अथवा इम्पोर्टेन्स हो कुद्नु चाहिँ कुद्नु चाहिँ पर्ने रहेछ के कुद्यो भने चाहिँ सबै कुरो राम्रो हुने रहेछ भन्ने चाहिँ एउटा सोच विचार छ सबै मान्छेको मनमा है त्यही लागि कुद्नु चाहिँ पुरा इम्पोर्टेन्स हो हामीले कुदिराख्नु पर्छ कुदिराख्यो भने हाम्रो फिजिकल फिटनेस पनि राम्रो हुन्छ अन्त कुद्यो भने हाम्रो सबै राम्रो हुन्छ त्यही कारण हामी चाहिँ कुद्नु पर्छ

कोही बेला हामी अब कति दिन बाद कुद्छौँ त्यतिखेर हाम्रो शरीरहरू दुःख्छ तर त्यो शरीरहरू दुःखेको होइन हाम्रो पुरा राम्रो उयोहरू भएको चाहिँ नराम्रो कामहरू केहीहरू भएको छैन सबै हराएर जान्छ त्यही लागि चाहिँ दौडनु चाहिँ एउटा इम्पोर्टेन्ट थिङ्गस हो हामी कुदिराख्नु पर्छ सधैँ कुदिराख्नु पर्छ त्यता पनि छ कुद्नु चाहिँ राम्रो थिङ्गस हो कुद्यो भने हाम्रो फिजिकल फिटनेसहरू भइरहन्छ अब फिजिकल फिटनेस भयो भने राम्रो हो अन्त हामी कुद्यौँ भने हाम्रो पसिनाहरू निस्कन्छ अन्त पसिनाहरू निस्के पछि हाम्रो चर्बीहरू हराउँछ चर्बीहरू हराए पछि हाम्रो फ्याट लुज फ्याट लुज भए पछि हामीलाई मतलब फ्याट लुज भए पछि हाम्रो बडी शरीर पनि राम्रो हो राम्रो भएर जान्छ त्यही कारण त्यही कारण चाहिँ हामीले चाहिँ दौड चाहिँ लगाउनु पर्छ अन्त दौड लगायो भने पसिना निस्कन्छ पसिनाले धेरै कुरो बिमारीहरू नराम्रो चिजहरू सबै राम्रो भएर जान्छ त्यही लागि हामी कुद्नु चाहिँ बहुत राम्रो हो भन्छन् दौडले मेरो मानसिक स्वास्थ्य अब हेल्थलाई मानसिक स्वास्थ्य हेल्थलाई पनि राम्रो बनाएर जान्छ त्यही कारण चाहिँ दौड चाहिँ बहुत राम्रो कल्याणमा सकरात्मक प्रभाव पनि पारेको छ यो दौडले चाहिँ मेरो जीवनमा तरिकाहरूमा तरिकाहरू मध्ये के के हुन् अलिक अन्त कुद्धा कुद्धा कुद्यो भने चाहिँ कुद्धा दौड दौड लगायौ भने चाहिँ हामीले फर्स्ट फर्स्टमा हामीले दौड्नु भन्दा अगाडि चाहिँ पहिला हामीले एक्सर्साइजहरू गर्नु पर्छ अनि कुद्नु पर्छ अनि कुद्यो पछि हामीले एक चोटि रोकिनु हुँदैन एकछिन हिँड्नु पर्छ अन्त त्यसरी नै हाम्रो दौड चाहिँ खतम हुन्छ ल धन्यवाद